हेलो तपाईँले मलाई बुकहरू सोध्नुहुँदैथ्यो नि लाइब्रेरीमा हजुर हो त यो कालेबुङ डिस्ट्रिक लाइब्रेरी हो हजुर भर्खरै हाम्रो लाइब्रेरीमा नयाँ किताबहरू आएको छ कि दाजु जस्तै अब ट्रान्सलेटमा आएको छ तपाईँको एउटा नुनको चिया भन्ने उपन्यास आएको छ अनि अर्को एउटा आमा भन्ने उपन्यास पनि आएको छ यो पनि ट्रान्सलेटमै हो यो चाहिँ यो आमा भन्ने उपन्यास चाहिँ म्याक्सिम गोर्कीको उपन्यास हो कि यसलाई चाहिँ हाम्रो डुवर्सको बद्रीनारायण सरले चाहिँ नेपालीमा अनुवाद गर्नुभएको अनि अर्को नुनको चिया भन्ने चाहिँ यसको चाहिँ कस्तो भन्नुहोस् न लेख्ने चाहिँ खास चाहिँ नेपाली हो होइन तर नेपालीले चाहिँ राइटरले चाहिँ बङ्गलामा लेखेको यो उपन्यास चाहिँ अनि एकजना बङ्गालीले चाहिँ फेरि यसलाई नेपाली ट्रान्सलेट गरेको छ कि अन्त एकदमै राम्रो छ दुईवटा मोटो मोटो किताबहरू छ मैले पनि पढेँ अनि तपाईँलाई समय छ भने अब तपाईँ मजाले अब इन्जोय गर्नु चाहनुहुन्छ भने चाहिँ यो किताबहरू नै लिन सक्नुहुन्छ हजुर तपाईँलाई म एकैचोटि दुईवटा किताब चाहिँ इस्यु गर्नु सक्दिनँ होइन तपाईँलाई म एकचोटिमा एउटा किताब चाहिँ इस्यु गर्नसक्छु अनि तपाईँलाई म एउटा किताबको लागि चाहिँ पन्ध्र दिन चाहिँ समय दिनसक्छु होइन तपाईँ लाइब्रेरीमा आउनु पऱ्यो होइन लाइब्रेरीमा आउनुपर्छ अनि तपाईँले एउटा सानो अब रसिद काट्नुपर्छ तपाईँलाई फीहरू चाहिँ लाग्दैन तर तपाईँको नाम एड्रेस फोन नम्बर चाहिँ हामीलाई चाहियो नि त अन्त तपाईँले सक्नुभयो पछि तपाईँले चाहनुभएको किताब झिकेर लान सक्नुहुन्छ अनि पन्ध्र दिनपछि तपाईँले किताब फिर्ता ल्याउँदाखेरि पनि त्यो रसिद चाहिँ लिएरै आउनुपर्छ होइन होइन पाउँदैन यो चाहिँ एकदमै सरकारी लाइब्रेरी हो कि त त्यसले गर्दा तपाईँहरूकोबाट हामी केही पनि लिँदैनौँ पैसा त्यो हामीलाई केही पनि दिनुपर्दैन खालि त्यो एउटा तपाईँले कति टाइममा फर्काउने कहिले लानुभएको त्यसको लागि हामीलाई रिपोर्ट राख्नु लागि मात्रै नि हजुर

अँ यसको चाहिँ अर्जिनल राइटर चाहिँ म्याक्सिम गोर्की हो यसको ट्रान्सलेट चाहिँ तपाईँको बद्रीनारायण प्रधान हो दाजु कि सुन्नुहोस् न अर्को कल आउँदैरहेछ म राख्दैछु ल फेरि आउनुहोस् म तपाईँ अन्त बात गरौँ